हाम्रो छ नि ग्यास तर हामी चलाउँदैनौँ हामीलाई उहिलेदेखि त्यो चुल्हामै पकाउने बानी चुल्हाकै खान खाने बानी पानी तताउने सब्जी रोटी तरकारी हामीलाई चुल्हाकै मिठो लाग्छ खाना किनभने चुल्हाको खाना चिसो हुँदैन पकाएर राख्यो भने ग्यासको त अहिले पकायो भने अहिले चिसो हुन्छ घरिघरि प तताइरहनु पर्छ हैन चुल्हामा चुल्हा चाहिँ हामीलाई सुविस्ता लाग्छ दाउरा खोज्नु मज्जा आउँछ साथीहरूसँग दाउराहरू खोज्नु गयो पहिला हामी त्यस्तो गर्थ्यौँ होइन दाउरा खोज्नु गयो साथीहरूसँग आयो आमाहरूलाई घरमा चियाहरू बनाइदियो चियाहरू बनाइदिएर हामीले फेरि चुल्हा फुक्थ्यौँ त्यहाँ चुल्हा चुल्हा चलाउँदाखेरि हामीले त्यो सिसा कागजहरूले आगो बाल्थ्यौँ त्यतिबेला त्यतिबेलाको समयमा अहिले त अबो ग्यासमा त पर्दैन त्यस्तो गर्नु र पनि अब हाम्रो घरमा ग्यास छ र पनि म चुल्हामै पकाउँछु प्राय सब्जी तरकारी चाहिँ मलाई पुरा चुल्हाकै मनपर्छ चुल्हामै पकाएर खान्छौँ अन्त हाम्रो खाना साना बनाएर चुल्हाको खाना हामी चु पकाइसकेर चाहिँ हामी चुल्हालाई लिपेर राखिराख्छौँ चटक्क पारेर